मसँग समय कम समय र सामाग्रीहरू घरमा कम्ती भएको बेला चाहिँ म चाम्रे भात बनाएर खान खाने गर्दछु त्यसमा चाहिँ सामाग्री एकदमै कम्ती लाग्ने हुन्छ अनि समय पनि कम्ती लाग्छ समय त्यो चाम्रे भात बनाउनु तातो पानीमा बनायो भने दस मिनेट लाग्छ चियो पानीमा बनायो भने पन्ध्र मिनेट जस्तो लाग्छ त्यो चाम्रे भात चाहिँ कसरी बनाउँछु भन्दाखेरि चाहिँ चामललाई म एकछिन भिजाउँछु चिसो पानीमा अनि त्यहाँबाट त्यसलाई धोई पखाली गरेर कुकरमा बनाउँदा पनि हुन्छ कराईमा बनाउँदा पनि हुन्छ कराईमा बनाउँदा चाहिँ अलिकति बेसी समय लाग्छ कुकरमा चाहिँ छिट्टो हुन्छ दुई सिटीमा पाकिहाल्छ त्यही भएर चाहिँ म कुकरमै बनाउने गर्दछु त्यसमा चाहिँ म के के हालेर बनाउँछु भन्दा चाहिँ अब वरिपरि पाउने चिजहरू हाल्दा पनि हुन्छ त्यसमा अलिकति तेल तेल एकदमै कम लाग्ने हुन्छ त्यसमा चाहिँ त्यहाँबाट त्यसमा म कडी पत्ता हाल्छु अलिकति जिरा हाल्छु सानो टुक्रा प्याज हाल्छु अनि सुखा खोर्सानी त सबैकोमा हुन्छै हुन्छ घरमा एउटा सुखा खोर्सानी हाल्छु त्यसलाई एकछिन रातो हुन्जेलसम्म पकाएर त्यो चामललाई चाहिँ भिजाएर राखेको चामललाई चाहिँ तारेर कुकरमा हालेर एकछिन चलाएर त्यहाँबाट नुन हालेर पानी हालेर चाहिँ ठैँ ठैंँ सिटी लाइदिन्छु दुई सिटी अनि त्यो चाहिँ भइहाल्छ त्योसँग चाहिँ हामीले अब सामाग्री नहुँदा खाँदैछौँ त्यसको लागि चाहिँ एउटा अचार आफूलाई मनपर्ने अचार जे बनाउँदा पनि हुन्छ मलाई चाहिँ मन चाम्रेसँग चाहिँ गुन्द्रुकको अचार एकदमै मनपर्छ गुन्द्रुक भन्ने चाहिँ हामी एकदमै हाम्रो सबैकोमै हुन्छ गुन्द्रुक चाहिँ अनि त्यो गुन्द्रुकलाई भिजाएर गुन् अलिकति तेल हालेर हक काम काँचो प्याज खोर्सानी अनि टमाटर सानो काटेर हालेर मोलिवरि किन चाहिँ साँधेको साँधेर चाहिँ एकदमै मिठो लाग्छ मलाई चाहिँ म चाहिँ त्यसरी खान्छु मेरोमा सा समय कम्ती भएर सामाग्री पनि कम्ती छ भने चाहिँ तेति चाहिँ हामीहरूको सबैको घरमा पाइने सामाग्रीहरूले नै त्यस्तो सामग्रीहरू पाइन्छ पनि त्यही भएर चाहिँ म त्यही चाम्रे भात र गुन्द्रुकको अचार खाने गर्दछु